हेलो हजुर मैले तपाईँको दोकानबाट मोमो अर्डर गरेको थिएँ तर तपाईँको दोकानबाट मलाई यहाँ चाउमिन आइपुगेको छ म मेरो पैसा फिर्ता गर्न चाहन्छु अनि तपाईँको यो यस्तो केयरलेस यस्तो केयरलेसले गर्दाखेरि हामीलाई असुविधा हुँदैछ अनि अनि तपाईँहरूको यस्तो लापरवाही नगर्नुहोस् अनि हामीले